भारतका सबैभन्दा लोकप्रिय खेलहरू कुस्ती कबड्डी हक्की क्रिकेट फुटबल हुन् अनि देशका सबैभन्दा प्रसिद्ध धावकहरूमध्ये प्रिया छेत्री अनि रोशनी राई हुन्